यदि हाम्रो गाउँमा कसैलाई सर्पले टोकिहाल्यो भने सर्वप्रथम त टोकेको ठाउँमा बाँध्ने हो मजाले खुन सर्नु नदिने हो र तुरन्तै नजिकैको अस्पताल लैजाने हो